मेरो लाइफमा चाहिँ एउटा यस्तो डर लाग्दो समय नराम्रो समय आएको थियो भनौँ न एकदम नराम्रो समय आएको थियो जब चाहिँ एकदम यो कोभिडको फर्स्ट लकडाउन थियो त्यति बेला चाहिँ मेरो पापा चाहिँ क्यान्सर क्यानर भएर चाहिँ त्यति बेला हामीले उयो भयो क्यान्सर भएको छ भनेर थाह पायौँ है त्यो थाह पाउँदा चाहिँ लकडाउनको टाइम थियो अब त्यो टाइममा चाहिँ मैले चाहिँ मेरोमा ठुलो च्यालेन्ज थियो मैले चाहिँ पापलाई लिएर चाहिँ ट्रिटमेन्टको लागि जानुपर्ने सबसे ठुलो चेलेन्ज आयो कि पापाले चाहिँ वेस्ट बेङ्गलमा ट्रिटमेन्ट गर्दिन भन्नु भयो वेस्ट बेङ्गलमा ट्रिटमेन्ट गर्दिन म बाहिर मलाई लानु भनेर भन्नुभयो त्यति बेला चाहिँ मैले बेङ्गलोर लानुपर्यो पापालाई त्यति बेला चाहिँ मैले बाइरोड पापालाई छ दिनमा मैले बेङ्गलोर पुर्याएँ है त्यति बेला त्यहाँदेखि ट्रिटमेन्टहरू गरेँ त्यहाँदेखि यसमा चाहिँ म्या सल्लाह किनभने हाम्रो घरमा केटा मान्छे छोरा मान्छे कोही पनि थिएन म मम्मी पापा मात्रै थियो र चाहिँ यो डिसिसन सबै मैले लिनुपर्यो मे मै मेरै डिसिसनमा सबै कुरा अब चल्नुपर्यो र चाहिँ त्यति बेला चाहिँ मैले सर सल्लाह पाउने मान्छेहरू पनि कोही पनि थिएन सबै आफ्नै डिसिसनमा ल्या गएर चाहिँ पापालाई ट्रिटमेन्ट गराएँ पापा ट्रिटमेन्ट गराएर गरेर चाहिँ पापालाई फर्काएर ल्याएँ आहिले चाहिँ पापा एकदम स्वस्थ्य हुनुहुन्छ र त्यतिबेला मैले जुन चाहिँ आँट गरेर पापालाई लगेको थिएँ आज त्यही कारणमा चाहिँ मेरो पापा फर्केर आउनु भएको छ एकदम राम्रो कन्डिसनमा जस्तो अब स्टेबल लाइफ जिउनु हुँदैछ अहिले